मैले स्कुलमा परीक्षा दिने क्रममा एउटा प्रश्नको उत्तर चाहिँ उल्टो लेखिरहेको रहेछु र त्यो चाहिँ मलाई समय सकिन लाग्दा थाहा भयो र हतार हतार मैले त्यो फेरि एउटा नयाँ पेपर मागेर चाहिँ त्यसमा फेरि सही उत्तर लेखेर त्यसलाई बुझाएँ